र मेरो काम चाहिँ हो कृषि खेतीपाती गर्छु अनि साथै कतिजना अब बिमारीहरू सड्किएको मड्किएको भाँच्चिएको खुस्किएकोहरूलाई उपचार गर्छु दबाई पानी फुक फाकद्वारा र जाती पनि म बनाइरहेको छु यो मेरो पेसा चाहिँ म सानै उमेरदेखि गरेर ल्याएको हो र मेरो शिक्षाकोबारे भन्नुपर्दा शिक्षा अति नै उत्तम चिज हो र मेरो शिक्षा चाहिँ चार क्लास मात्र हो